भान्सा घर र शौचालयमा मुसा साङ्ला आदिको खतराबाट बाँच्न म के गर्छु भने यो साङ्ले र मुसाले चाहिँ मलाई धेरै सताएको छ अनि यो मुसाको लागि चाहिँ म के भन्छु भने दोकानबाट चाहिँ ऱ्याटकिल ल्याएर अनि चुहादानी ल्याएर चाहिँ त्यसलाई म पासो थाप्ने गर्छु र साङ्लो त झन एकदम त्यसको लागि त ऱ्याट किल साङ्लोको लागि त्यै के भन्छ हिट लालहिट अनि

लक्ष्मण रेखा म कोर्ने गर्छु र यसबड बाँच्नेको उपाय तै यै हो